हाम्रो क्षेत्रमा बोलिने भाषाहरू आदिवासी भयो नेपाली बङ्गाली बिहारी सबै भाषाहरू बोलिन्छ होइन अनि अनि अँ हामी अब केही कामको लागि जानुपर्यो भने होइन यो कामको लागि नै जानुपर्यो भने पनि यो इङ्लिस बेसी प्रायःजस्तो हामी इङ्लिसमै बोल्छौँ इङ्लिसमै काम लाग्छ इङ्लिसै बोल्छौँ इङ्लिस भयो अनि के भन्छ हिन्दी कसले नेपालीलाई नेपाली मान्छेलाई नेपालीलाई बोल्ने अप्ठ्यारो पर्ने नै यही हिन्दी हो हिन्दी छ भने त जहाँ पनि चल्छ हिन्दी बोल्छौँ इङ्लिसहरू पनि प्रायःजस्तो हामी युज गर्छौँ होइन अनि मलाई आफ्नो नेपाली भाषा बोल्दा चाहिँ अब आफूले आफूलाई गर्व हुन्छ कि म जहाँ जाँदाखेरि पनि नेपाली बोल्नु पाऊँ जहाँ जाँदाखेरि पनि म आफूले आफूलाई नेपाली हो भनेर चिनाउन पाऊँ भन्ने चाहिँ आफूलाई महसुस तर अहिलेको के के भन्नु अहिलेको अहिलेको जमानै कहाँदेखि कहाँ छ अहिले एउटा केही काम सिक्नुको लागि केही न केही सिक्नपर्छ बाहिर जानको लागि बाहिरको भाषा चाइनिजहरू जापानिजहरू सिक्नैपर्छ बाहिर त प्रायःजस्तो मान्छेले बाहिरै हुन्छ गाउँमा बसेर केही काम छैन त्यही भएर प्रायः अब आफ्नो आफ्नो एक एकवटा काम एक एकवटा कामको लागि भाषा बोलिने भाषा त सिक्नैपर्यो तर मलाई मेरो मातृभाषा हो नेपाली हो म नेपाली भनेर चिनाउँदाखेरि मलाई एकदम गर्व गर्व महसुस हुन्छ कि म हो रहेछु म नेपाली रहेछु म नेपाली भाषा बोल्न पाउँछु भन्दाखेरि आफूले आफूलाई गर्व खाले महसुस हुन्छ